रङ्गोली निधारमा टीका लगाउने जनै लगाउने पूजा गर्न मन्दिर जाने दर्गा जाने वर्त रोजा अनि तपाईँको यस्तो प्रकारले धेरै कुराहरू हुन्छ है यो कुराहरू चाहिँ म चाहिँ मलाई चाहिँ यो कुराको बारेमा त्यस्तो आइडिया भएन किन भएन भन्दाखेरि चाहिँ म चाहिँ एउटा बाई बर्थ क्रिस्चियन भएको फ्यामिली हो है इसाई परिवारमा जन्म लिएको कारणले गर्दाखेरि चाहिँ यो कत्तिवटा यो हिन्दू सङ्घको कुराहरू भयो है कतिवटा बुद्धिस्टको कुराहरू यस्तो कुराहरूमा चाहिँ मलाई त्यस्तो आइडिया भएन र जब पनि सोध्छ भने यो मन्दिर जाने या चर्च जाने या गिर्जा जाने यस्तो धेरै कुराहरू जब सोध्छ भन्दाखेरि यसको चाहिँ म एन्सर दिनसक्छु कसरी किन भन्दाखेरि चाहिँँ हामी चर्च किन जान्छौँ या मन्दिर किन जान्छौँ भन्दाखेरि जब हामीलाई कुनै कुराको खाँचो हुन्छ है त्यो कुराहरू जब हामी एक्लो फिल गर्छौँ जब हामीलाई मनमा अशान्ति फिल हुन्छ तब हामी मन्दिर जाने गर्छौँ र जब कुनै कुराहरूको लागि हामी माग्नको लागि है हामी मन्दिर जाने गर्छौँ हामी चर्च जाने गर्छौँ र जब हामीहरू त्यो प्रे गरेको कुराहरू जब हामीले पाउँछौ तब फेरि पनि हामी मन्दिर जाने गर्छौँ र चर्च जाने गर्छौँ किन भन्दाखेरि त्यो कुराहरू हामीले पाएँकामा हामी गडलाई थ्याङ्क यू भन्नको लागि हामी चर्च जान्छौँ र उहाँको प्रेज र उहाँको वरसिप गर्नको लागि पनि चर्च जाने गर्दछौँ र हामी मन्दिर जाने गर्दछौँ